हाम्रो गाउँमा अब घरेलु घरेलु उपचारहरू अब घुँडा दुख्दा केही टुट्यो फुट्यो शरीरमा भने चाहिँ गुर्जो भन्ने एउटा दबाई छ जसले चाहिँ मान्छेले उमालेर तताएर मजाले खान्छ र त्यसले धेरै चाँडै पनि निको बनाउँछ र त्यो समयमा चाहिँ तपाईँले अब तामाहरू जस्तै तामाहरू भयो बैगुनहरू भयो त्योहरू सबै बार्नुपर्ने हुन्छ